हेलो नमस्ते दिदी के गर्नु हुँदैछ ए हजुर म नि एकदमै ठिकै छु अनि म पनि त्यता घुम्नु आउँ भनेको कि तपाईँहरूकोतिर तपाईँको तपाईँहरूकोतिर नि म एक दुई तारिक आउँछु होला कि अन्त तपाईँहरूकोतिर के के पाउँछ होला अहिले बस्ती बस्तीकोहरू हजुर हजुर ए हजुर

ए अँ फम्बी फम्बी चाहिँ पानी पनि पाउँछ कि पिठोमा पाउँछ हौ ए पानी पानीको राम्रो कि पिठोको राम्रो हुन्छ ए हजुर तर बेसी चाहिँ बस्दैन होला है पानीको त नि दिदी ए अँ नभए त पानीको राम्रो हुन्थ्यो नि है म घर परिवारै घुम्नु आउँ भनेको कि एक हप्ता बस्ने गरी अन्त नि तपाईँलाई फोन गरि हेरेको नि ए हजुर नखाको पनि निकै भएको थियो कि अन्त यसो घुम्दै पनि तपाईँकोमा आउँ भनेर फोन गरेको नि ए अरू चाहिँ कहाँ जानुभयो होला भेनाहरू चाहिँ ए हजुर हजुर ए हुन हुन्छ हामी तीनजना परिवारै आउँछौँ नि घुम्दै

एक महिना बस्दै आउँ भनेको ए कुखुराहरू पनि पालेको छ होला है तपाईँहरूकोमा ए अँ हजुर म अलिक कुखुरा पनि लानु पर्नेछ कि बजारमा एक दुईजनाले माग्दैछ हुन्छ हुन्छ हुन्छ म आउनुभन्दा अगाडि तपाईँलाई फोन गर्छु नि कल गर्छु नि हुन्छ हुन्छ राखेको ल दिदी हुन् हुन्छ हुन्छ